म अहिले नै त मेरोमा केही प्रतिभा छ भनेर भन्नु सक्दिनँ किनभने म अहिले भर्खर एउटा स्टुडन्टै छु र म एकदम सिक्ने प्रयासमा छु म के गर्न सक्छु भन्ने चाहिँ छ मेरोमा र विशेष चाहिँ हामीले सिक्नुपर्ने त्यो स्कुलबाटै हो होइन अब जे जे जे जे प्रोग्राम या केही मार्च पास्टहरू हुन्छ म त्यसमा पार्टिसिपेट गर्छु तर त्यस्तो प्रतिभा छ भन्नु चाहिँ सकेको छुइनँ अहिले र मलाई चाहिँ बिशेष गरी मेरो प्रतिभा चाहिँ कहाँ देखाउन मन छ भनेर भन्दाखेरि चाहिँ हाम्रो यो नेपाली नेपाली संस् हाम्रो यो नेपाली कम्युनिटीमा हुन्छ नि मलाई म अहिले एज स्यानै छु तर पनि मलाई जतिसक्दो अनुभव छ कि हाम्रो नेपालीलाई चाहिँ अरू जातिहरूले चाहिँ साह्रै डोमिनेट थिचोमिचो गर्दो रहेछ भनेर किनभने हाम्रो नेपाली त भर्खर ग्रोथ हुँदैछ नि त पहिल्यैदेखिको हामी अनएजुकेटेड भएर आएको किन बेङ्गोलीहरू चाहिँ पहिल्यै हिस्ट्रीदेखिको उनीहरू पुरा एजुकेटेड थियो होइन र त्यसैले म सोच्दैछु मलाई लाग्छ कि हामीलाई चाहिँ पुरा थिचोमिचो गर्छ किनभने आफ्नै नेपाली भनेको चाहिँ यस्तो एउटा एउटा कवि या कवियत्रीहरूको सोचाइले पनि एकदम नेपाली हाम्रो एकदम गुरुर हो गुरुर हुनुपर्छ तर हाम्रो यहाँको गाउँ समाजको नेपालीहरूलाई चाहिँ हामी को हुँ भन्ने चाहिँ थाहै छैन कि उनीहरूलाई मलाई चाहिँ उनीहरूको आ भित्रको नेपाली गोर्खा हुँ हामी पनि भन्ने त्यस्तो त्यस्तो आशा चाहिँ जगाउनु मन छ किनभने अहिले हामी नेपालीहरू जहाँ गए पनि हामीलाई डोमिनेट गरिहाल्छ थिचिहाल्छ किनभने हाम्रो अब हाम मेरै घरमा भन्नु भने पनि मेरो भर्खर हाम्रो भर्खर एजुकेटेड लेभल बढ्दैछ किनभने मेरो पापा त क्लास एट मात्रै पढेको म भर्खर अब म माध्यमिक पास गरेँ हाम्रो नेपाली झन् बाजे त झन् पढ्दै नपढ्को त्यस्तो भएर चाहिँ हाम्रो नेपाली नेपालीहरू भनेर पुरा थिचोमिचो गर्दैछ तर मलाई चाहिँ त्यो मनपरेको छैन एकदम मनपरेको छैन र म म मेरो प्रतिभा चाहिँ फर्स्टमा कहाँ युज गर्नु चाहन्छु भने चाहिँ हाम्रो नेपालीलाई चाहिँ युनाइट गर्नु चाहन्छु युनिटीमा ल्याउन चाहन्छु त्यो चाहिँ मेरो मेरोमा प्रतिभा छ भने चाहिँ म फर्स्ट काम चाहिँ त्यही गर्न चाहन्छु